दाजु पन्ध्र तारिक बिहीवारको दिन तपाईँ खाली हुनु हुन्छ मलाई एकछिन गाडी चाहिएको थियो तपाईँको मलाई यता लेबोङदेखिको काग झोडासम्म पुर्याइदिनु सक्नु हुन्छ हजुर बिहानीपख हजुर हजुर हुन्छ दाजु धन्यवाद उसो भने म पन्ध्र तारिकको लागि ढुक्क बसे है हुन्छ हुन्छ अनि मलाई त्यहाँबाट फर्काएर फेरि यता काग झोडादेखिको लेबुङ ल्याइदिनु होस् न हजुर दाजु हुन्छ दाजु हुन्छ